हेलो भाइ खाना अर्डर गर्नुथ्यो मेरो आज मेरो नानीको बर्थडे छ अनि त्यही भएर अनि खानामा के के छ होला भाइ मेरो के भन्छ नानीहरूलाई फ्रेन्च फ्राई अनि फ्रेन्च चिकन नै गरिदिनुहोस् अनि ठुलोलाई चाहिँ के छ होला नि ठुलोलाई चिकन गरिदिनुहोस् अनि फ्राई राइस गरिदिनुहोस् अनि तपाईँलाई थाह छ मेरो एड्रेस माथि के भन्छ पेट्रोल मलदेखि माथि छ अनि त्यहाँनिर पर ल्याइदिनुहोस् न ल हुन्छ हजुर हजुर अनि यो के भन्छ तपाईँहरूको त्यो खाना पठाउँछ नि जो डेलिभेरी बोईलाई उहाँलाई चाहिँ भनिदिनुहोस् कि घरमा अलिक अब नानीहरू सानोसानै छ अनि बेल रिङहरू गरेर आइदिनुहोस् न हुन्छ हजुर